हाम्रो क्षेत्रमा चाहिँ एउटा लिभ ट्राभल्स इन कालिम्पोङ भन्ने छ एउटा चाहिँ दुर्गा टुरिस्ट एन्ड ट्राभल्स भन्ने छ त्यो दुर्गा टुरिस्ट एन्ड ट्राभल्सको चाहिँ अब मलाई त्यति साह्रो थाह भएन लिभ ट्राभल्सको चाहिँ कस्तो खाले छ भन्दा चाहिँ अब वहाँ त्यहाँनिरको स्टाफहरू पनि राम्रो छ है टिकटहरू पनि राम्रोसँगले गरिदिन्छ अन्त जुन जुन त्यो घुम्ने स्पोटहरू हुन्छ त्यो स्पोटहरू नि उनीहरूले राम्रोसँगले घुमाइदिन्छ हामी चाहिँ एकपल्ट दार्जिलिङ घुम्नु गएको थियौँ दार्जिलिङ घुम्नु जाँदाखेरि चाहिँ त्यही मैले मैले यो लिभ ट्राभल्सबाट गरेको थिएँ त्यो ट्राभल्सको त्यो ट्राभल्सको भाइले चाहिँ भनेको थियो के अरे दार्जिलिङ फर्स्टमा चाहिँ अब महाकाल बाबाको धाम त्यहाँनिर दर्शन गरेर चाहिँ अरू अरू घुम्नु गयौँ हो अन्त मा दार्जिलिङमा अब थुप्रै छ जू छ हो अन्त अनि जू महाकाल बाबाको धाम त्यो फर्स्टमा हो त्यो त महाकाल बाबाको धाम दर्शन गर्छ त्यहाँबाट रक गार्डन हो अन्त रक गार्डन अँ थुप्रै छ हो अन्त त्यहाँ घुम्नु जाँदाखेरि चाहिँ मैले यही ट्राभल्सबाट बुक गरेर गएँ गएको थिएँ अन्त गाडी पनि राम्रोसँग गाडी पनि राम्रो खालको दिएको थियो गाडी कुदाउने ड्राइभरहरू पनि ड्राइभर भाइ पनि राम्रो थियो अब राम्रोसँगले घुमाइदिने अब बाटोमा अब चिनाइदिने यो जग्गा यस्तो हो भनेर रोकिदिने साइट सिनहरू गराउने भ्यूहरू देखाउने पेसोक भ्यूहरू पनि एउटा राम्रो छ जोरथाङहरूको खोला देख्छ अन्त त्यो एउटा भ्यू पोइन्ट छ त्यो त्यो भ्यू पोइन्टहरूमा पनि रोकिदिन्छ न त्यो चाहिँ अब नजिकमै छ पेसोकमै छ त्यहाँबाट माथि चाहिँ दार्जिलिङ हो बाटोमा त्यसरी भ्यू पोइन्टहरू देखाउँदै चिनाउँदै लाने गाइड गर्ने नरिसाइकन ढिलो भयो भने पनि रिसाउँदैन थियो ड्राइभर हो अन्त त्यो ट्राभल्सबाट गर्यो भने चाहिँ राम्रो छ अन्त सबै अब चिनो अब हामी अब खाना खाने भनेर खाना खानु जानुको लागि पनि गाडी रोकिदिने राम्रो जग्गामा राम्रो होटेलमा रोकिदिएको थियो खाना खानु खानाहरू पनि राम्रो पाउने अन्त वासरुम जानुको लागि पनि बाटोमा वासरुम जानुको लागि पनि बाटोमा गाडी रोकिदिने त्यस्तो खालको अब गाडी थियो हो गाडीको त्यहाँनेरि त्यो ट्राभल्सबाट चाहिँ गाडीहरू पनि राम्रो छ राम्रो खालको नै गरिदिन्थ्यो गर्थ्यो अन्त चाहिँ त्यही भएर चाहिँ म चाहिँ अन्त त्यही ट्राभल्सकैबाय गर्नु भनेर भन्छु त्यो ट्राभल्स म चाहिँ त्यो ट्राभल्सबाट गएँ घुमेको त्यही भएर म प्राय त्यही ट्राभेल्स चाहिँ चलाउँछु लिभ ट्राभल्स भन्ने टुर्स एन्ड ट्राभल्स चलाउँछु त्यो भएर चाहिँ म यही राम्रो छ भनेर चाहिँ तपाईँहरूलाई पनि भन्छु